हाम्रो कालिम्पोङ जिल्लाका कति मानिसहरू सरकारी जागिर खाएर आफ्नो जीवनयापन गरिरहेका छन् जस्तै फरेस्ट डिपार्टमेन्टमा कतिले स्कुल सरकारी स्कुलतिर कतिले बिडिओ अफिस कतिले एसडिओ अफिस धेरै यस्ता अफिसहरूमा सरकारी जागिर गरेर खाइरहेका छन् आफ्नो जीवन यापन गरिरहेका छन् र धेरै जस्ता मानिसहरू बेकारी छन् जसले आफ्नो जीवन जीविका जीविकोपार्जन गर्नको निम्ति खेतीकिसान गरिरहेका छन् कतिले सस ससाना आफ्नै उद्योगहरू बिजनेसहरू गरिरहेका छन् कति मानिसहरू अरू अरू दोकानतिर अरूको दोकानतिर काम गरेर दैनिक रूपमा उनीहरूले काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् र कति मानिसहरू हाम्रो प्लान्टेसन सिन्कोना प्लान्टेसनमा खटीखटी खाइरहेका छन् कति मानिसहरू हाम्रो चियाबगान चियापत्ती बगानमा मजदुर काम गरेर आफ्नो जीव जीविकोपार्जन गरिरहेका छन् यी सबैहरू यी चिजहरू हामीले हाम्रो क्षेत्रका मानिसहरूले आफ्नो जीविकोपार्जन गरिरहेका छन्